हेलो ए एलेक्ट्रिसियन हजुर

हजुर हजुर

अनि कतिवटा एउटा रुम हो कि दुईवटा रुम तिनवटा रुम

हजुर हजुर तपाईँ रुमको साइज हेर्नपर्छ है अन्त तपाईँले अब मोबाइल पोइन्टदेखि लिएर अब तपाईँको अब त्यो स्लिपिङ अब उयो लाइट हुन्छ के अरे स्विच होइन बोर्ड अरू पनि अब एलेक्ट्रिसियनको जस्तै अब तपाईँको फ्रिजमा जोड्नुको लागि अलग्गै अब किचनको लागि अलगै हुन्छ अब टोइलेट बाथरुमको लागि अलग्गै है अन्त अब कुन खालको वायर लाउनु हुन्छ तपाईँ अब अब अन्डरग्राउन्ड वायरिङ गर्नुहुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन थ्री पिनको पनि साइज हुन्छ तपाईँको जस्तै अब फ्रिजको अलग्गै हुन्छ है अब तपाईँको यता प्रेस गर्नेहरू आइरनको अर्कै हुन्छ अरू अरू अब जस्तै अब तपाईँको यो अब कम्प्युटरको लागि अलग्गै हुन्छ नि त त्यो हुँदा चाहिँ अब यस्तो हुन्छ तपाईँको वायरको पनि क्वालेटि हुन्छ हो किनभने अन्डरग्राउन्ड तपाईँले वायरिङ गर्नु भयो भने तपाईँले त अब सस्तो वायर लगायो भनदेखि त त्यो त खोली रहनु पर्छ है अनि तपाईँले अब कम्पनी कुन चाहिँ कति एमएमको चाहियो होइन त्यो त्योहरू छ अनि तपाईँलाई अब बल्प होल्डरहरू कस्तो चाहिएको अब त्यो पनि अब तपाईँले भन्नुपऱ्यो अनि अर्को कुरो अब तपाईँको किचनमा अब कस्तो छ सिटिङ रुममा के लगाउने अब झुमर फुल हुन्छ कि बल्ब लगाउनु हुन्छ कि अब सिटिङ रुमको अर्कै हुन्छ अब तपाईँको हजुर तपाईँको बेडरुमको अलग्गै हुन्छ अब डाइनिङ हलमा अलग्गै हुन्छ होइन अब यो धेरै छ अब तपाईँको जस्तो प्यासेजहरू होला बरन्डाहरू होला सिँढीहरू होला होइन हजुर हजुर हजुर हजुर हजुर

डाय डायनिङमा डायनिङमा अन्त डाइ डाइनिङ र सिटिङ रुममा अब झुमर लगायो भने राम्रो देख्छ अन्त तपाईँको चाहिँ यस्तो हुन्छ अब रुमको साइज हेर्नुपर्छ हो अब तपाईँ घरमा कति बेला हो घरमै हुनुहुन्छ भने म फ्री नै छु होइन हजुर घरमा आएर चाहिँ म तपाईँलाई त्यहाँ देखिको वायर कति चाहिन्छ बोर्डहरू कति चाहिन्छ के के चाहिन्छ म घरमा आएर तपाईँलाई एस्टिमेट दिन्छु नि अब त्यो क्वालेटि वायरको क्वालेटि बोर्डको क्वालेटि होइन झुमरको आबो धेरैवटा अब साइजहरू त्यसको प्राइसहरू साइज हेरेर क्वालेटि हेरेर हुन्छ है तपाईँलाई कति बेला म घरमा आउनु त्यो सबै तपाईँलाई त्यो स्यामपलहरू पनि ल्याएर आउँछु त्यो अनुसार तपाईँले मगाउनु भयो भने भइहाल्छ ल

हस् हस् हुन्छ हुन्छ हुन्छ म पन्ध्र मिनटमा पुगेँ नि तपाईँको घरमा